कार्यस्थलमा हुने अब झगडा कि त कठिन परिस्थितिलाई अब कसरी समालिन्छ भन्दा अब त्यो झगडा किन भएको हो झगडाको कारण हेर्नुपऱ्यो किन भयो कसरी भयो त्यो झगडा अगाडिको कुराहरू के के हुन् अब पहिला अब कसले पहिला के गरे त्योहरू सबै बुझेर के गर्दाखेरि राम्रो हुन्छ कतैबाट कसैले माफी माँग्दा राम्रो हुन्छ कि कि त केही काम दोहोऱ्याउँदा कि त केही काम गर्दाखेरि राम्रो हुन्छ कि अब त्यस्तै हेरेर बुझेर त्यसको सामु अब त्यसको जे परिस्थितिलाई चाहिँ अब सम्हाल्नुपर्छ हामीले त्यसरी नै अब सम्हाल्ने गरिन्छ अब कठिन परिस्थिति भन्दाखेरि अब कोहीबेला अब कार्यस्थलमा अब त्यस्तै आफ्नो कामले अल्झिरहेको बेला अब अरू केही अब आफ्नो हेडले आफ्नो बोसले केही कामहरू दिँदाखेरि त्यतिबेला हुँदैन गरिँन्दैन भन्नु पनि अप्ठ्यारो त्यो काम लिनै पऱ्यो अन्त काम लिएर अब त्यो टाइम नभएको बेलामा त्यहीमाथि दुइटा काम थपिँदाखेरि अब त्यही त्यो काम बुझाउने पनि दिन पनि एउटै परे पनि अब अझै नै साह्रो पर्छ अब त्यसलाई आफूले सोचेर शान्त दिमागले सोचेर काम मज्जाले त्यहाँ एकदम सम समयमा काम सकेर गऱ्यो भने अब त्यही कुरा मज्जाले भइहाल्छ